हेलो बैनी तपाईँको दोकानमा मिठाईहरू मिठाहरू केही पाउँछ छ मिठो खाल केही छ मेरो त छोरीको बिहाको लागि मैले पनि मगाऊँ भनेको अस्ति अर्कोको दोकानमा गएर हेर्दा त राम्रो पाएको थियो मिठो लागेको थियो छ कि छैन होला छ भने ल्याइदिनु नि अर्डर गरौँ भनेको मगाऊँ भनेको के छ कस्तो छ